हेलो देउराली रेस्टुरेन्ट हो अघि मैले खाना अर्डर गरेको थिएँ ढिलो भयो त्यहीँबाट यहीँ आउनमा यस्तो ढिलो यहाँ भोक लागिरहेको थियो साह्रो पारिरहेको छ भोकले होइन अनि तपाईँहरूको होटेलमा अन्त पन्ध्र मिनेटमा डेलिभरी पन्ध्र मिनेट भन्नुभएको होइन खोइ यहाँ भोक लागेर साह्रो परिसक्यो

भोक लागिसक्यो अन्त अब म त अर्कै अर्कै होटेलबाट खाना बुकिङ गरौँ भनेको अन्त खोइ अन्त तपाईँहरूको यही छैन रहेछ राम्रो डेलिभरी सर्भिस खाना त खानुपर्छ अब भोक लागिसक्यो खोइ तपाईँहरूको अब पठाइ दिनुभएको छैन डेलिभरी पनि ढिलो भइरहेको छ तपाईँहरूको अब म त अर्कै होटेलबाट मगाउँछु मेरो अर्डर अर्डर क्यान्सल गरिदिनुहोस् त्यति भन्न चाहन्छु